र मलाई घुम्न मन लागेको जग्गाहरू चाहिँ तपाईँको दार्जिलिङ भयो सिक्किम सिक्किम धेरै नै मन पर्छ र किन भन्दाखेरि यो ठाउँहरू एकदमै राम्रो छ दार्जिलिङको टाइगर हिलहरू भयो अन्त उयोहरू भयो सिक्किमै यता नथुला नथुला भयो लाभा लोले त्यो जग्गाहरू धेरै नै मन पर्छ मलाई र मैले सोचिराखेको छु कि मेरो घर फेमेलीहरू मेरो बुढी बुढीहरू नानीहरू लिएर जान्छु अनि त्यस्तो पनि लागिराखेको छ मलाई र त्यही भएर मलाई यो दार्जिलिङ सिक्किम चै धेरै ने मन परेको छ र त्यहाँको खानाहरू खानपिनहरू सिक्किमको खानापिनाहरू जस्तै तपाईँको दार्जिलिङको फेमस अब मोमोहरू भयो थुक्पाहरू भयो धेरै नै मन पर्छ मलाई त्यहाँको खानाहरू र जग्गाहरू तपाईँको दार्जिलिङको जग्गाहरू धेरै नै मन पर्छ त्यो भएर सिक्किममा भयो तपाईँको सिक्किममा खानपिनहरू एकदम जग्गाहरू एकदम राम्रो छ यो चाहिँ म यो लाभाहरू त गएको पनि छु जानु मन छ पुरा मलाई लाभा लोलेहरू भन्छ यो उयो तपाईँको छङ्गू लेकहरू पुरै जानु मन छ यो जग्गाहरू त्यही भएर